म चाहिँ बहिनी कुमदिनी स्कुलको छेउमा बस्छु फत्फते गोलाइमा मेरो चाहिँ काम बिहान उठ्यो नानीहरूलाई खाजा बनायो दियो बाह्र बजी फेरि खाना खुवायो स्कुल पठाएँ बेलुका आयो खाना कोही बेला रोटी सब्जी बनाएर खुवाउँछु त्यस्तै छ लुगाहरू धुयो घर साफसफाइ गर्यो झाडु पोचा गर्यो फुलहरू गोड्यो त्यस्तै छ हौ बहिनी मेरो त काम